नेपाली भाषाले मलाई नेपाली संस्कृतिले कसरी प्रभाव पारेको छ भन्दाखेरि नेपाली भाषा मलाई अति नै मिठो लाग्छ शुद्ध सरल अनि हाम्रो संस्कृतिमा अनि एकदमै सुहाउने भाषा भएकोले गर्दा मलाई अति नै मलाई मनपर्छ अनि हामीलाई चाहिँ अब यसले चाहिँ के बुझाउँछ भन्दाखेरि भन्दाखेरि चाहिँ अनि राम्रो बोल्नु है अब राम्रो सानो स्वरमा अब अरू भाषाहरूमा अब कस्तो उयो हुन्छ अब छिटो छिटो उयो हुने हाम्रो त्यो भाषा हुँदैन हामीलाई मधुरो अब मधुरो आवाजमा धिमा राम्रो बुझ्ने सरल सबैले मन पराउने धन्यवाद